अब खाना साना खाइवरी कोही बेला आराम गर्छु कोही बेला बसेरै गर्छु कोही बेला सुतेर गर्छु तर कामहरू कतिवटा सम्झिन्छु कामहरू सम्झिँदै अब एकछिन भए पनि आराम त गरिन्छ खाना खाएर खाना खाइसकेपछि आराम गरेर त्यहाँदेखि धेरै बेर त आराम गरिँदैन एकछिन आराम गरिन्छ त्यहाँदेखि आफ्नो काममा गरिन्छ